हेलो भन्नु हेलो नमस्कार हेलो टेलरनी बहिनी मेरो अलिक लुगाहरू छ कि तपाईँलाई सिलाउनु दिऊँ भनेर नि अस्ति नेपाल जाँदा साडीहरू ल्याएको थिएँ हो त्यो साडीको फल्स लगाउनु अलिक त्यो बुट्टाहरू लगाउनु हो अन्त कुर्ताको पिसहरू ल्याएको थिएँ त्यो सिलाउनुको छ हौ हो

गोल गला भी गला ब्लाउसहरू बनाउने हो अन्त ऊ छोरी बुहारीको कुर्ताहरू बनाउने नानीहरूको छ जामाहरू सिलाउने हजुर सबै है कोही छ पट्टीवाला कोही छ प्लाजो हो अनि मेरो चाहिँ कुर्ता बनाउने अनि साडीमा उयो हजुर अब म कहिले तपाईँले कल गर्नु होस् न म फुर्सद छु भनेर म आउँछु नि लुगा लिएर अन्त हजुर अन्त मेरो साडी छ हजुर हजुर

ए हुन्छ हुन्छ मेरो चाहिँ अलिक छिटै सिलाई दिनु होस् है मलाई अलिक छिटै चाहिएको कि अन्त ए कति कति होला है ज्याला चाहिँ कुर्ता बनाएको कति साडीमा फल्स लगाएको बुट्टा लगाएको महँगो पर्छ ए हुन्छ ए हजुर हुन्छ म लिएर आउँछु कि

हजुर हजुर हजुर ए

हजुर ए ए हुन्छ उसो भए सबै लुगा बोकेर आउँछु नि ल कुर्ता कति लाग्छ कुर्ताको लागि हजुर कुर्ता प्यान्टहरू कुर्तीहरू सिलाउँदा कति दाम लाग्छ होला ए हुन्छ हुन्छ ए हुन्छ म लुगा लिएर आउँदैछु ल आजलाई यति नै हुन्छ